होलो मैले चाहिँ हिजो मतलब अर्डर गरेको थिएँ नि तपाईँकोमा एउटा टी सर्ट हजुर त्यो टी सर्ट चाहिँ एकदम राम्रो आएको छैन कि अहिले हेरेको उयेस पनि फाटिरहेको छ हो त्यसको मुनि पनि अनि त्यो फोटोमा हेर्दा चाहिँ साह्रै राम्रो देखेको थियो त्यसको जुन फेब्रिक छ टी सर्टको कपडाको त्यो पनि एकदम राम्रो थियो कि फोटोमा हेर्दा चाहिँ तर अहिले हेर्दा चाहिँ यहाँ आइपुग्दा चाहिँ पुरा च्यातिएको छ होइन त्यो पनि सेम प्रिन्ट पनि अब त्यो टी सर्टमा जुन चाहिँ प्रिन्ट थियो त्यो प्रिन्ट पनि छैन एकदम अलग छ कलर पनि अलग छ हो च्यातिरहेको छ त्यही पनि अनि चाहिँ साह्रै नै नराम्रो गरिदिनुभयो तपईँहरूले होइन त्यस्तो पठाइदिएर चाहिँ मलाई मैले चाहिँ हेरेको एकदम राम्रो थियो त्यहाँ तर तपाईँले कस्तो पठाइदिनु भएछ